हेलो हेलो बहिनी हजुर हजुर हजुर हजुर बहिनी हजुर हजुर हजुर हजुर हजुर ए हुन्छ बहिनी तपाईँ आउनुहन्छु यता घुम्नु आउनुहोस् न कस्तो राम्रो राम्रो ठाउँहरू छ त हौ घुम्ने जग्गाहरू हो अनि अब अब एतिहासिक ठाउँहरू भन्दाखेरि त अब जस्तै अब बोटानिकल गार्डन भयो होइन बोटानिकल गार्डन पनि एकदमै राम्रो छ त्यहाँनिर अब ब्रिटिसको पालोकै त्यो गार्डनहरू हो पहिला त्यहाँनिर फिल्मको पनि सुटिङहरू हुने ठाउँहरू हो भन्छ हो एकदमै राम्रो छ त्यहाँ पनि त्यहाँ पनि घुम्न सकिन्छ एकदम शान्त वातावरण छ एकदम अब पार्क छ तर टिकट लाग्छ त्यहाँभित्र पस्दा चाहिँ हो एकदम प्लान्टहरू एकदम के भन्छ अब यो दबाईहरू दबाई औषधीहरू बनाउने प्लान्टहरू छ त्यहाँनिर तपाईँहरू त्यो पनि रिर्सच गर्नु सक्छ एकदम नपाउने बाहिरतिर नपाउने प्लान्टहरू रुखहरू त्यहाँनिर एकदम बेसी छ भन्छ अन्त टुरिस्टहरू आएर पुरा त्यहाँ रिर्सच गर्दै गरेको हुन्छ त प्लान्टहरू विषयमा पनि हो राम्रो छ त बोटानिकल गार्डन पनि आउनु नि बहिनी घुम्नु जस्तै अब जापानिस टेम्पल हजुर अँ जापानिस टेम्पल पनि घुम्नु नजिकै छ त्यस्तो टाढो पनि पर्दैन हो त्यहाँ पनि एकदमै राम्रो छ हाम्रो यता टाइगर हिल पनि जान्छ टाइगर हिलमा पनि एकदम त्यहाँको झन एकदमै बेसी यो हामी जति पनि दार्जिलिङमा चलाउने पानीको धापहरू त्यता नै पर्छ हो पानीको सोर्सहरू जति पनि हाम्रो यो टाउनमा सप्लाई हुने पानीको सोर्सहरू भन्छ पानीको मुहानहरू त्यहाँनिर भेट्छ एकदम राम्रो एकदमै शान्त एरिया छ त्याँनिर पनि टाइगर हिल पनि जाँदा हुन्छ बिहान त्यहाँबाट हामीले घाम घाम झुल्केको हेर्नुको लागि चाहिँ एकदमै बिहान पाँच बजी गाडीहरू पाइहाल्छ हो गाडीमा जानुपर्छ त्यहाँ चाहिँ त्यो पनि एकदमै राम्रो ठाउँ छ हजुर हजुर ट्याक्सीहरू चाहिँ पाउँछ दिउँसो जाने चाहिँ ट्याक्सीहरू पाउँछ कि हामीले बिहानै उयो मर्निङ उस हेर्न पऱ्यो भने सूर्य अस् उदाएको पनि हामीले दृश्यहरू हेर्नको लागि हो भने चाहिँ बिहान गाडी लगेर जानुपर्छ पन्ध्र सयहरूमा अब पुराइदिइहाल्छ रिजर्भ लगेर जाँदा पनि भइहाल्छ तपाईँको आफ्नो सुबिस्ता हो त्योअनुसारले हामी त्यहाँदेखि गएर मज्जाले बिहानको घाम झुल्केको हेर्छ नि त्यहाँबाट चाहिँ मेन भ्यू चाहिँ दृश्य चाहिँ त्यहाँबाट त्यो देखिन्छ हो एकदमै राम्रो ठाउँ छ त्यहाँ पनि हामी त्यहाँ पनि जान सकिन्छ अनि यता एच एचएमआई भन्छ अब के भन्छ उयो बर्चहिलहरू एकदमै राम्रो ठाउँहरू छ बहिनी आउनुहोस् न हुन्छ हुन्छ बहिनी आउनुहोस् न ल घुम्न आउनुबोस् न मलाई भेट्नुहोस मेरो नम्बर रहेछ तपाईँलाई कि म बजारमा तपाईँलाई रिसिभ गरिहाल्छु ल बहिनी हुन्छ हुन्छ बहिनी